हेलो हेलो के गर्दैछ अन्त उता भोट यी बसिरहेकोछु अन्त भोट बजार कस्तो छ हौ उताको हाम्रोपट्टि त अब यहाँ इन्डिपेन्डेन्टलाई भन्दैछ उता अँ अन्त को को गएको हौ पाँचजना अन्त घर कति बेला फर्किने हौ दिदी छैन घरमा ए अन्त काका काकी अँ काका काकी पल्लो घरको बढा बढी सोध्दै थियो भनिदेऊ है बढा बढीलाई मेरो पहिला के गर्दै रहेछ हौ अँ आहा पर्यो हौ नानीसँग आउला सोधिदेऊ है

ल ल ल अन्त पानी उता ए यहाँ पनि यहाँ त पपरेको छैन हौ अहिले त्यही त न्युज हेर्दै होला नि त डरलाग्दो हुँदैछ है भुइँचालो आयो भने चाहिँ गोयो सोल्टिनी एकपट्टि सोल्टी एकपट्टि पो हुने रहेछ त हौ भुइँचालो आयो भने त है त्यही त सोल्टिनीसँगै जाऔँ भनेको त भएन सोल्टिनी एकपट्टि सोल्टी एकपट्टि हुने रहेछ है सोल्टी सोल्टिनी है अन्त गाउँको हालखबर के रहेछ हौ उताको सबै भोट बजारमा व्यस्त होला

अँ बरु नदिनु ठिक होला हौ है हामी त यहाँ नदिने हामी त यहाँ नो रोड नो भोट ओके ओके ओके